म ऋण शिक्षा ऋणबारे सचेत छु शिक्षा ऋणले विभिन्न विद्यार्थीहरूलाई सुविधाहरू दिइरहेको छ विद्यार्थीहरूलाई आगामी पढाइको निम्ति धेरै सुविधाहरू दिइरहेको छ